निधारमा टिका लाउने भनेको अब हामी मेन त दसैँमा लगाउँछौँ सबैभन्दा खुसी भएर लाउने दिन चाहिँ दसैँ हो त्यहाँदेखि घरमा पूजा कार्जेहरू गर्दा पनि अब हामी निधारमा टिका लगाउँछ हाम्रो हिन्दूको पर्वमा अब हाम्रा हिन्दूको धर्ममा चाहिँ अनि घरमा पुजापाठ जयजन्म हुँदा पनि घरको न्वारानहरूतिर पनि टिका लगाउने दस्तुरहरू छ हाम्रो मन्दिर जाने भनेको पर्व पर्वमा अब जस्तो अब साउनमा महिनैभरि अब मन्दिर जाने चलन छ हिन्दूहरू को होइन तर अब आफ्नो आफ्नो व्रतहरू मा अब मान्छेहरू जान्छ कोही जन्मदिनमा पनि अब मन्दिरहरू जाने प्रथाहरू छ त्यसरी नै अब हामी मन्दिर जाने चलन छ त्यस्तो प्रकारले अनि टिका चाहिँ हामी दसैँमा त्यसरी लगाउँछौँ